र मैले ग्रेजुएसन सकेर चाहिँ सिक्किममा प्राइमेरी टिचरमा टिचरको लागि चाहिँ सिक्किममा एप्पलाई गरेको थिएँ र त्यहाँ मैले टिचिङ गर्नु गएँ है वेस्ट सिक्किममा र त्यहाँनिर चाहिँ अब टिचर्सहरूमा अब सबै अब राम्रो हुन्छ भन्ने पनि छैन कोही कोही एकदम हेल्पफुल पनि हुनुहुन्थ्यो तर अब कतिजना चाहिँ अब कतिजना भन्दा पनि एकजना मिस चाहिँ एकदमै अब डमिनेटिङ नेचरको हुनुहुन्थ्यो अब अब अगाडि राम्रै बोले पनि अब पिछाडिबाट चाहिँ अब राम्रो नसोचने त्यसतो खालके हुनुहुन्थ्यो र के अरे अब आफुले अलिकति राम्रो केही अब गरेँ भने पनि अब रिस उठेको टाइपको है अब मुखमा अगाडि राम्रै भने नि पिछाडिबाट चाहिँ एकदम नहोस् नगरोस् अघि नबढोस् भन्ने खालकै नेचरको हुनुहुन्थ्यो तर अब यहीँ सँगै बसेर काम गरेकोले अब बस्नु पनि सँगै होस्टेलमा बस्ने बाध बाध्यता थियो र अब के अरे सँगै बसेर काम गर्थ्यौँ है तर अब मिस चाहिँ अब न अब राम्रो कसैले राम्रो भनेको पनि न मन पराउने कस केही राम्रो लाएर हिँडेको पनि न मन पराउने त्यस्तो हुनुहुन्थ्यो अब सँगै काम गर्न बस्ने मिल्ने खालके होइन अब अब सँगै बसेर काम गर्न नपरोस् भन्ने खालके चाहिँ अब थियो तर पनि अब बाध्यता परेकोले अब सँगै बसेर काम गर्नै पऱ्यो है तर अब त्यहाँ काम गर्दा गर्दै अब बिमारी भए भएर म त अब यता फेरि घर फर्कनु पऱ्यो है र त्यहाँनिरको एक वर्ष कम्प्लिट भएपछि चाहिँ त्यहाँदेखि फेरि म अब त्यहाँ गएर काम गर्न सकिनँ र आबो त्यो अब मिससँग चाहिँ अब त्यस्तो अब अब समस्याको सामाधान गर्नुहरू अब त्यस्तो चाहिँ परेन किनभने अब म त्यहाँनिर काम छोडेर फेरि आफनो घर फर्किएँ र त्यसैले अब त्यो के अरे समाधान न भइकन अब त्यतिकै अब त्यो उयो पनि सकियो